मैले एक हफ्ता अगाडि नै ओप्पो एफ ट्वेन्टी थ्री फाइभ जी नयाँ नयाँ बजारमा आएको थियो अन्त किनेको थिएँ अन्त मलाई त्यो फोन एकदम राम्रो लागेको छ अहिलेसम्म राम्रै चलिरहेको छ र यो फोनको फिचर्सहरू साह्रै राम्रो रहेछ यो फोनको खास गरी मैले यो फोन चाहिँ गेम खेल्नु नै किनेको हो खास गरी चाहिँ अन्त मैले अब यो फोनको कस्तो छ भन्दा चाहिँ अब यो चाहिँ एट जिबी रेम भएको छ र एक्सप्यान्ड पनि हुन्छ सिक्सटिन जिबीसम्म अन्त यसको रोम चाहिँ टु फिफ्टी सिक्स छ अन्त त्यसको लागि स्टोरेजको लागि चाहिँ दुःख छैन अन्त गेम खेल्नु पऱ्यो भने एकदमै फ्लुएन्ट चल्छ गेमहरू अन्त यसको क्यामारा एकदमै क्लियर टाडो टाडोको पनि एकदम क्लियर आउँछ अन्त रातिको सिनहरू खिच्दा पनि एकदमै राम्रो आउँछ अन्त यसको स्क्रिन पनि एमोलेड छ अन्त गोरिला ग्लास पनि छ अन्त यो चाहिँ भर्खर भर्खर नयाँ नयाँ हो फाइभ जी फाइभ जी अन्त बेसी फोनहरू अहिले फाइभ जी आएको छैन अन्त यसको ब्याट्री ब्याक अप पनि एकदमै राम्रो छ अन्त यसको चार्जिङ भन्दा चाहिँ अब कस्तो छ भन्दा चाहिँ फोर्टी फोर मिनट्समा अब जिरो भए पनि फुल चार्ज भइहाल्छ एक क्षणमा अन्त अब त्यो पर्खिरहनु पर्दैन एक क्षणमा चार्ज भइहाल्छ अन्त आफ्नो काम गर्न सकिन्छ फोनतिर अन्त अब यसमा हामीले ब्याक कभर पनि पाउँछ ट्रान्सपरेन्टमा अन्त यो फोनको कलर चाहिँ अहिलेभन्दा ब्ल्याक र गोल्डनमा मात्रै आएको रहेछ अन्त मैले चाहिँ ब्ल्याकै लिएको थिएँ